मेरो क्षेत्रका प्रमुख सार्वजनिक ब्याङ्कहरूमा ग्रामीण ब्याङ्क एसबिआई ब्याङ्क क्यानारा ब्याङ्क आदि रहेको छ र एक्लो र बिमाका लागि आवेदन दिन बुधबार र शनिबार राम्रो र सुरक्षित छन्